हाम्रो गाउँमा एउटा सानो ग्राउन्ड छ जहाँ फुटबल हुन्छ हर साल अनि टाढो टाढोबाट आउँछ फुटबल खेल्नु यस्तो प्रोग्रामहरू पनि हुन्छ डान्सहरू हुन्छ यस्तो गानाहरू पनि गाउँछ फुटबल खेल्दा अनि फुटबल एकछिनको लागि रोकिदिन्छ गानाहरू डान्सहरू हुन्छ अनि त्यहाँ डान्सहरू हुँदा अर्को अर्को गाउँको पनि आउँछ थुप्रै मान्छेहरू डान्स हेर्छ फुटबल हेर्छ अनि यस्तो केही फुटबल खेल्दाहरू चोटहरू लाग्यो भने फर्स्ट एड बक्सहरू पनि हुन्छ यस्तो ठुलो केही चोट आयो भने यता हस्पिटलहरू छैन अनि टाढो जानुपर्छ त्यही लागि जोगिएर खेल्छ कहिले बेसी नै चोट आयो भने यहाँबाट टाढो जानुपर्छ भनीकन हस्पिटल यहाँ गाउँदेखि बाहिर छ यस्तो गाउँमा इत्रो इत्रो हस्पिटलहरू यस्तो सानो चोटलाई त उयो गरिदिन्छ हेरिदिन्छ डक्टरले तर यहाँ त्यत्ति फेसिलिटी छैन यताको हस्पिटलमा त्यहाँ फुटबलहरू खेल्दा फुटबल खेलेर कोही पुरा भक्कु मतलब ज्यादा चोट आयो भने हस्पिटल टाढो जानुपर्छ यस्तो हस्पिटल जानु ज्यादा टाइम लाग्छ त्यही लागि यता राम्ररी खेल्नुपर्छ फुटबल